अब त्यती सब्जी उठाउन चाहिँ होइन अब आफुलाई अब त्यो उनिहरूले चाहिँ अब आफ्नो लगाएको सबै सबै सब्जिहरू चाहिँ होइन तिनीहरूले एकैचोटि अब भ्वाक्कै लान्छ अनि आफूले अब बेचिरहनु परेन बजारमा लगेर त्यो बेच्नु पर्दैन त्यती सजिलो गरिदिन्छ अनि उनिहरूले आफै घरबाटै उनिहरूले लान्छ अनि उनिहरूले लगेपछि अब उनिहरूकै जिम्मा पैसा भ्वाक्कै दिइहाल्छ आफूलाई आफूलाई धेरै धेरै सजिलो बनाइदिन्छ